अब यसरी भविष्यको लागि मैले बनाएको र यो रचिएको यसरी गीतहरू त मैले कुन चाहिँ यसो सोचेको मतलब लेखेको त छुइनँ तर अब लु मलाई चाहिँ यो सिङ्गिङ चाहिँ एकदमै मन पर्छ र मो सोच्दैछु यसलाई मैले लेख्ने पनि मैले प्रयास गर्दैछु र म चाहिँ आफ्नो यो चाहिँ गाना चाहिँ गीत यो सिङ्गिङ चाहिँ किन मन पर्छ भन्दाखेरि चाहिँ उयो प जुन चाहिँ यो प्रकृतिहरूलाई हेरेर यो मलाई यो सङ्गीतहरू चाहिँ मा चाहिँ नेचरहरू चाहिँ एकदमै मन पर्छ र यसमै म चाहिँ जस्तै यो नेचरहरूमा अब के के आउँछ यो प्राकृतिकहरूमा यो चरा चुरुङ्गीहरूले गाएको म एकदमै शान्ति महसुस हुन्छ अब त्यस्तै र म यसै बारेमा चाहिँ म आफ्नो गीत पनि म लेख्ने सोचिरहेको छु